हेलो मोहन भाइ त्यो जुन चाहिँ मैले अस्ति मार्तोल ल्याएको थिएँ नि एकदमै राम्रो लाग्यो हौ त्यो मार्तोल के रे फलाम पनि राम्रो रहेछ बेँडहरू पनि सजिलो र यहाँ गाउँमा पनि थुप्रैजनाले मनपरायो क्या अहिले म त्यही चलाउँदैछु यो घरको कामहरू गर्दाखेरि मिस्त्री काममा त प्रायः मार्तोलकै काम हुन्छ र के रे दुई तिनवटा अझै तपाईँले ल्याएर राख्नुहोस् है यहाँ गाउँमा केटाहरूले मलाई पनि मगाइदेउ मगाइदेउ भन्दैछ र त्यस्तै तर अरू फाल्टो होइन त्यस्तै नै ल्याएर राख्नुहोस् ल म त्यो केटाहरूलाई तिम्रोमा पठाइदिन्छु नि ल हुन्छ